पौडी खेल्नु क्रिकेट खेल्नु ट्रेकिङ गर्नुभन्दा चाहिँ मलाई चाहिँ अब पौडी खेल्नु भन्दा चाहिँ बेसी ट्रेकिङ चाहिँ एकदमै मनपर्छ डाँडाकाँडाको उयो गरेर है गाडीमा जानुभन्दा त हामी ग्रुपमा साथीहरूसँग ट्रेकिङ गर्नु कति राम्रो हुन्छ यहाँको वेदरको कारणले गर्दा पनि मेन कुरा चाहिँ ट्रेकिङ चाहिँ एकदमै बेस्ट हो